हलो हजुर दा म बिरन तपाईँ को बोल्नुभएको दा हजुर दा हजुर हजुर हजुर हजुर हजुर हजुर हजुर ह आदिवासी नेपाली हजुर दा हजुर दा यहाँ थुप्रै छ यहाँ राई लिम्बू यो नेपालीहरूमा थुप्रै ट्राइबलहरू ट्राइब यो जनजातिहरू छ जस्तै कि भयो लिम्बू तामाङहरू पनि छ आदिवासीमा उरावँहरू भयो टोटाहरू भयो अनि मेचेहरूमा पनि कसैको आफ्नो छ कसैको छ हजुर ला यो त मलाई त्यति आइडिया छैन नि दा मैले सुनेको थिइनँ त हजुर हजुर हजुर हजुर हजुर यहाँ त छ नि थुप्रैमा थुप्रै छ ए हुन्छ नि दा म हुन्छु नि त तपाईँ भन्नुहोस् न म छु नि यहाँ त थुप्रै छ हजुर हजुर यहाँ त थुप्रै छ हजुर

जनजाति त थुप्रै छ दा अब तपाईँ के भन्नु भने यहाँ छ यो मुन्डा भयो उरावँहरू लिम्बू नेपालीहरूमा लेप्चाहरू पनि छ सबैको आफ्नो आफ्नो भेषभूषाहरू छ आफ्नो आफ्नो जाति कल्चरहरू तपाईँ चाहिँ स्पेसिफिक यसकै लागि गर्नु हजुर भन्नुहोस् न दा यो सजुल जात्रा भन्छ आदिवासीहरूको त यो उरावँहरूको हजुर हजुर सजुल जात्रा गर्छ सालमा एकपल्ट अनि उनाीहरूको यो के धुल पूजाहरू पनि गरिन्छ सालमा एकपल्ट हजुर अनि त हाम्रो यता हजुर हजुर यो सबै गरिन्छ उनीहरूले करम पूजाहरू पनि गरिन्छ सालमा एक पल्ट उनीहरूले गर्छ उनीहरूको आफ्नो आफ्नो यो छ अनि त लिम्बूको पनि अब तपाईँको मुन्दुमहरू गरिन्छ यस्तोहरू यो जातिहरूमा टोटोहरूको आफ्नै छ मेचेहरूको आफ्नो आफ्नै छ उनीहरूको

हुन्छ दा ल ल ओके दा ल